र आजकल सबैभन्दा बढी प्रयोग हुने एप्सहरू छन् फेसबुक व्हाट्सेप युट्युब र ट्विटर र यो फेसबुकले अब जस्तो पहिलाको जमानामा हामी चिट्ठी लेख्थ्यौँ साथीभाइलाई केही हालखबर पठाउँदाखेरि त्यो चिट्ठी पुग्दापुग्दै एक महिना लाग्थ्यो र हाम्रो साथीभाइको हालखबर पाउने थिएनौँ अब अहिले हामी भेटघाट पनि हुने थिएन टाढा टाढा अब त अलिक फेसबुकले यस्तो राम्रो काम्रो गरे राम्रो काम गरेको छ हामी घरमै बसी बसी साथीहरूको त्यो इच्छाहरू उहाँको सुविधा असुविधा हामी सबै देख्न पाउँछौँ सुन्न पाउँछौँ र हाम्रो यो एउटा साथीभाइसँग जोड्ने र आफन्तसँग जोड्ने एउटा ठुलो एउटा यसले ठुलो माध्यम एउटा जुन छ एउटा बहुत ठुलो काम गरेको छ फेसबुकले किनभने पहिलाको जमानामा र अहिलेको जमानामा निकै फरक आइसकेको छ र यो फेसबुकको चाहिँ हाइत्रो निकै छ तिमीले हामी डाइरेक्ट साथीभाइहरूसँग बात गर्नु कुनै टाइम कुनै समय पनि हामी भेट्नुसक्छौँ बात गर्नुसक्छौँ आफ्नो कुरा सेयर गर्नुसक्छौँ र हाम्रो यो फेसबुकले चाहिँ एउटा इम्पोर्ट्यान्ट रोल गरेको छ हाम्रो दैनिक अहिलेको जीवनमा र व्हाट्सेप पनि त्यस्तै हो यसले पनि निकै फाइदा भएको छ व्हाट्सेपमा अब व्हाट्सेपमा हामी सेयर गर्नुसक्छौँ त्यस्तै साथीभाइहरूसँग यो गर्नुसक्छौँ आफ्नो कुराहरू राख्नुसक्छौँ हेर्नुसक्छौँ र उहाँको पनि हामी कतिवटा कुराहरू हामी सुन्न पाउँछौँ र यसको पनि एउटा अहिलेको जमानामा यसले ठुल्ठुलो रोल गरेको छ र युट्युब पनि त्यस्तै छ युट्युब त झन् हामी संसार पाउँछौँ यसमा युट्युबमा त हामीले गानाहरू पाउँछौँ घरमा बसी बसी अब पहिला पहिला हामी गाना सुन्नुको निम्ति हामी कहाँ प्रोग्राम हुन्थ्यो तिन किलोमिटर चार किलोमिटर वहाँ त्यहाँ कुद्दै कुद्दै हामी प्रोग्रामहरूमा जान् जान्थ्यौंँ हामी अब त्यत्रो टाढो गएर गएर पनि हेर्नेथियौँ कहीँ अब कहीँ प्रोग्राम सुन्नेबित्तिकै हामी त्यहाँ गएर राति गएर हेर्थ्यौँ त अहिले यो युट्युबले घरमा बसी बसी ओछ्यानमै सब कुछ हामी सुन्न पाउँछौँ सब कुरा देख्नपाउँछौँ र यो अहिलेको यो युट्युब र यो मानव अहिलेको यो समाजमा चाहिँ एउटा बहुत ठुलो भूमिका निभाएको छ र यसले हामी एकदमै फाइदा गरिरहेको छ र अरू फाइदा पनि छन् बेफाइदा पनि छन् बेफाइदा के छ भनेदेखि अब नानीहरू अब यो हातमा मोबाइल लिएपछि बोल्नै छोड्नु चाहिँ घोप्टिएको घोप्टियै गर्छन् हो कोई आउँदा साथीभाइ नि बोल्दैनन् अब हामी कहीँ साथ बिहामा जान्छौँ साथीभाइसँग भेट्छौँ उहाँहरूले फेस उहाँको हेलो साथी भनी भनेर फेरि पुरा लामो गफै हुँदैन ऊ फेरि आफ्नै मोबाइलमा धुनमा बस्छ र हाम्रो अलिकति यो सम्बन्ध पनि हाम्रो अलिकति रिलेसन टाढा भएजस्तो लाग्छ हाम्रो बोलचाल अलिक कम्ती हुँदैछ साथीभाइहरूसँग कम्ती हुँदैछ र नानीहरूले पनि अब त्यो यु यो युट्युबबाट यो फेसबुकबाट राम्रो राम्रो चिजहरू लिएको ज्ञान लिएको छौँ भने राम्रो हो यसमा संसारको ज्ञान छ तर कति बेला खाली गेम मात्रै खेलेर बिताउँछन् कसैले कतिले अब फाल्टु फाल्टु चिज हेरेर कत्ति नानीहरूको य यसो ब्रेन वास भइरहेको छ त्यो सब पनि अलिकति बेफाइदा म देख्छु किनभने टाइमै हुँदैन बोलाउँदाखेरि पनि एकछिन कसैले नानी यता आइजा न भन्दा पनि अब म उस्तै व्यस्त हुन्छ मोबाइलमा नसुनेको जस्तो गर्छन् र यति बिना व्यस्त हुन्छन् फेरि हो र कतिवटा हेर्दाखेरि अब अलिकति बेफाइदा त फाइदा र बेफाइदा त हुन्छ तर धेरै जस्तो चाहिँ हामी यसमा फाइदै देख्छौँ अब अन्जानले हो या अज्ञानले हो उँहाले हरूले अरू अरू चिज हेर्नुहुन्छ तर यो सठ सठिकसँगले यो चलायो भने यसमा चाहिँ संसार देख् संसारको ज्ञान यसमा हामी पाउँछौँ देखेका पनि छौँ हामीले भोगेका पनि छौँ र यो स्मार्ट फोनको फाइदा चाहिँ बहुत साह्रो भएको छ बेफाइदाभन्दा पनि फाइदा बेसी भएको बेफाइदा अब आफूले गर्दा आफूले गर्दा गल्ती गर्दा हो त्यहाँ आफ्नो यो स्मार्ट फोनबाट चा चाहिने चिजहरू नसिकेर अरू अरू फाल्टु चिज सिक्दा त टाइम पनि बर्बाद हुन्छ ज्ञान पनि नष्ट हुन्छ र यो चाहिँ एउटा ज्ञानको भण्डार हो जान्नेलाई चाहिँ यसमा सारा संसार छ यो के गर्नु घरमा बसेर सारा संसार उसलाई जित जित्नुसक्छ उसले जुनबाट ज्ञान हासिल हर्नुसक्छ यो स्मार्ट फोनको स्मार्ट फोन अहिलेको जमानामा एकदमै हाम्रो लागि एउटा ठुलो इम्पोर्ट्यान्ट रोल यसले लिएको छ र बेफाइदा त त्यस्तै हो अलिकति यसलाई नराम्रो चिजदेखि बाहिर रह्यो भने यसको ठुलो उपलब्धि हामीलाई हुन्छ